मेरो विचारमा चाहिँ अहिले आधुनिक युगमा चाहिँ भाषा भनेको धेरै ठुलो महत्त्व दिएर गएको छ होइन हाम्रोमा नेपाली भाषाले मान्यता पाएको यत्रो वर्ष भएर पनि नेपाली भाषाले जुन चाहिँ सम्मान पाउनुपर्ने छ त्यो सम्मान चाहिँ नेपाली भाषाले एकदमै पाएकै छैन किनभने हामी दार्जिलिङमा चाहिँ मातृभाषा नेपाली मातृभाषा नेपाली भन्छौँ मान्यता पनि पाएको छ हाम्रो कन्स संविधानमा तर पनि अब हामी दार्जिलिङदेखि बाहिर गयो भनी हामी सिलगढी गयो भनी पनि नेपाली भाषा बोल्यो भने चाहिँ हामीलाई यो नेपालबाट आएको तँ नेपाल जा भनेजस्तो कुराहरू छ हाम्रो नानीहरूले एउटा भाषा नेपाली लिएर पढेको छ होइन तर पनि त्यो भाषा मान्यता पाए तापनि उनीहरूले जुन चाहिँ हक अधिकार जुन चाहिँ भाषामा पाउनुपर्ने छ त्यो चाहिँ एकदमै अहिले आधुनिक युगमा पनि पाएको छैन त्यही कारणले मलाई लाग्छ आधुनिक विषयमा चाहिँ नेपाली भाषालाई पनि हामी सबले एक जोड भएर विश्वमै एउटा विश्व उच्च स्तरमा लानुपर्छ नेपाली भाषालाई सम्मान गरौँ सबैले हामी सबैले मिलेर इज्जत गरौँ यो भाषालाई अघि बढाएर लैजाउँ हामीलाई नेपाली बोल्यो भन्दामा हामी नेपालको हो भनेर मान्छेले हामीलाई भने पनि हामी होइन हामी दार्जिलिङबाट हामी दार्जिलिङको नेपालीभाषी हौँ भनेर भन्नुपऱ्यो हामीले आफ्नो भाषालाई बोल्नुलाई हिच्किचाउनु हुँदैन जहाँ पनि गोएर हामी के भाषा बोल्छ भन्दा हामी हामी गोएर हिन्दी इङ्ग्लिस बोलिहाल्छौँ तर हामीले हाम्रो आफ्नो मातृभाषामा हामी बोल्यौँ भने हामीले हामीले नै हाम्रो भाषाको इज्जत गऱ्यौँ भने हामीले हामीलाई भाषाले हामीलाई त्यसै पनि सम्मान दिएर जान्छ त्यही कारणले मलाई चाहिँ लाग्छ हामीले आफ्नो भाषालाई चाहिँ सम्मान इज्जत गर्नु जरुरी छ